आज भारतले साम्ना गरिरहेका केहि ठुला पर्यावरणीय मुद्दाहरू के के हुन् त भनेर गरिएको प्रश्नमा चाहिँ पछिल्ला केही बर्षदेखिन् हालसम्म धेरै परिवर्तन भइसकेको छ हुनु त हाम्रो हाम्रो वरपरको परिवेशमा धेरै धेरै कुराहरू सभ्य भए धेरै कुराहरू चेन्ज आए धेरै कुराहरू बद्लिए तर यसले कति त सकारात्मक पट्टि पनि कतिवटा पजेटिभ चेन्जेस पनि ल्याएको छ तर साथसाथमा पर्यावरणलाई भने धेरै यसले हानी पुऱ्याएको जस्तो लाग्छ किनभने हाल अहिले मानिसले आफ्नो सुविस्ताको लागि ठुला ठुला घरहरू बनाउँदैछन् ठुलाठुला महल जस्ता घरहरू पक्का घरहरू बनाउँदैछन् जस्को लागि धेरै मात्रामा रुख बिरुवाहरू काटिरहेका छन् अनि त्यो जुन चाहिँ चाहिँ जुन चाहिँ ठाउँमा जुन चाहिँ जङ्गल थियो पहिला त्यो ठाउँमा घर बनाउनुको लागि त्यहाँ भएको साना साना बिरुवाहरू त मासिँदैछन् नै जुन चाहिँ ठाउँमा चाहिँ घर बनाउनुको लागि चाहिँ अब एउटा फाउन्डेसन बनाउनुको लागि त्यहाँ भएको भएको नानाथरीको प्लान्टहरूलाई नानाथरीको उद्भिदहरूलाई उनीहरूले फाँडेर त्यहाँ आफ्नो व्यवस्थित एउटा घर बनाउनुको लागि त्यो जमिनलाई खाली बनाउँदैछन् त्यो कारणले गर्दाखेरि चाहिँ धेरैवटा ठाउँमा जङ्गलहरू मासिनो त्यो स्वाभाविक कुरा हो र एउटा घर निर्माणको लागि त्यहाँ चाहिने काठहरू काठपातहरू कत्ति लाग्छ त्यसले गर्दाखेरि ठुलो ठुलो रुखहरू पनि ढाल्दै मानिसहरूले त्यो घरहरू बनाउँदैछन् फर्निचरहरू बनाउँदैछन् त्यसले गर्दा पनि धेरै मात्रामा चाहिँ जङ्गलहरू मासे मासिँदै गइरहेका छन् जसले गर्दाखेरि हाम्रो पर्यावरण हाम्रो पर्यावरणमा धेरै असर परेको छ र त्यसरी नै फेरि रोडहरू अहिले मान्छेले आफ्नो सुबिस्ताको लागि घर घर पुग्ने रोडहरू बनाउँदैछन् र त्यो रोडहरू बनाउनुको लागि पनि धेरै जङ्गलहरू मासिँदैछन् जुनै पनि घरमा आफ्नो घरसम्म पुग्ने नै जो जो पनि मान्छेले आफ्नो घरसम्म पुग्ने रोडकै आवश्यकता छ प्राइमेरी एकदम प्राइमेरी आवश्यकता भनेको त्यही नै ठान्छन् र चाहिँ आफ्नो घर दैलोसम्म आउने रोड बनाउनु कारणले गर्दाखेरि पनि धेरै हाम्रो बोट बिरुवाहरू मासिइरहेका छन र यो त भयो अब जङ्गल मासिनुले गर्दाखेरि हाम्रो वातावरण हावा पानीमा यसले धेरै यसले धेरै असर पुऱ्याएको छ र अर्कोतिर भनौँ भने अब हामी अहिले जुन चाहिँ ठाउँमा बस्छौँ हिल एरियामा यहाँ ठुलो ठुलो समुद्रहरू नभए पनि सानो सानो खोल्साहरू छन् रो यो जङ्गल मासिनुले गर्दाखेरि कतिपय ती त्यस्ता पानीका मुहानहरू पनि सुक्दै गइरहेका छन् गर्मी बढेको छ पहिला धेरै अगाडि हामीले महसुस गरेको गर्मीभन्दा अहिलेको गर्मी एकदमै ज्यादा छ र यो पनि यो पर्यावरणलाई एकदमै एउटा चुनाव हो यसले गर्दाखेरि धेरैवटा कुराहरू हामीले समस्या झेलिरहेका छन् र आउने दिनहरूमा अझै यो समस्या बढेर जानेछन् भन्ने जस्तो लाग्छ र नगरेका होइनन् कतिपय ठाउँ ठाउँमा बिज रोपनहरू नयाँ बिरुवाहरूको रोपनहरू पनि भइरहेका छन् तर पानी ठिक समयमा पानी नपर्नुको कारणले गर्दाखेरि पनि त्यो बिरुवाहरू सरेर जाँदैन त्यो बिरुवाहरू फेरि हरियो भएर जाँदैन त्यतिकै मरेर जान्छ र त्यो पानी नपर्नु अ अहिले जुन चाहिँ समयमा पानी पर्नु पर्ने हो त्यो समयमा पानी नपर्नु न नपर्नु पनि एउटा एउटा चुनौती नै भएर गएको छ हामीलाई र हाम्रो भारत एउटा यो एग्रिकल्चरल जुन चाहिँ चाहिँ एग्रिकल्चरल कन्ट्री हो र भनिन्छ तर तर हामीले जुन चाहिँ टाइमा पहिला पहिला हामीले जति चाहिँ हामीले एग्रिकल्चरहरू गर्थ्यौँ जति नै हामीले धानहरू रोप्थ्यौँ हामीले मकै गहुँ कोदोहरू छार्थ्यौँ तोरीहरू रोप्थ्यौँ तर त्यस्तोहरू पनि त्यस्तो जग्गा जमिनहरू पनि पानी ठिक समयमा नपर्नुको कारणले गर्दाखेरि अथवा कतिवटा समस्याहरू देखा परेको कारणले गर्दाखेरि चाहिँ अहिले मानिसले त्यो बारीहरू पनि सबै बाँझो राखेर त्यतिकै छोडेको छन् र यो पनि एउटा जटिल समस्या आउने दिनमा हामीले भोग्नु पर्नेछ जस्तो लाग्छ